लुगाको क्वालिटी पनि अहिले अहिलेसम्म दुई स दुई वर्षसम्म अहिले पनि राम्रै छ अनि चेनहरू पनि केही केही खराबीहरू छैन रङहरू पनि केही उडेको छैन अरू अरू सबै राम्रो छ बेसी धुनु पनि पर्दैन त्यो ज्याकेट सफै हुन्छ सफै देख्छ पनि अनि राम्रो मजाको चटक्क कलर कलरको छ अनि त्यही पनि धुन लागि पनि त्यही पानीमा भिजायो भने भिजायो भने सुकाउँदा पनि हुन्छ अरू केही पनि पर्दैन